पानीमा पौडिन एकदमै राम्रो एक्सर्साइज हो पानीमा पौडिनाले मा मानिसलाई ठुलो एक्सर्साइजको फाइदा हुन्छ र तर पनि यस एक्सर्साइजको फाइदा भएर पनि हामीले पानीमा पौडिनु जाँदाखेरि आफू जान्ने सक्ने छैन भने कसैलाई लिएर जानुपर्छ र गहिराइमा गएर डुब्नु हुँदैन कम गहिरो भएकोमा गएर स्विमिङ गर्नुपर्छ स्विमिङ गर्दाखेरि राम्ररी हातखुट्टा चलाएर आफूले पौडिन सकिन्छ र एउटा ट्युबलाई पनि शरीरमा लगाएर गहिराइमा जानुको लागि आफूलाई सेफमा राख्नु सकिन्छ त्यसरी नै पौडिनु पौड जान्दैछु सक्छु भनेर ग गहिराइमा गएर पौडिनु हुँदैन पौडियो भने डुब्नु सकिन्छ पानीको डर यसरी हामीले पानीमा ड डराउनु हुँदैन सानो सानोको कम गहिराइमा गएर पहिला सिक्नुपर्छ पहिला आफूले पूर्ण रूपले कम गहिराइमा सिकिसकेपछि मात्र आफूले गहिरो जग्गामा गएर पौडी सिक्नुपर्छ